आजकलको सबैभन्दा धेरै चलाइने एपहरू चाहिँ फेसबुक इन्स्टाग्राम वाट्सएप ट्विटर फोन पे गुगल पे अन्त निकै गेमिङ एप्सहरू पनि जस्तो भयो पब्जी मोबाइल लेजेन्डस अझै के के निकै एपहरू छ त्यस्तोहरू उनीहरू चाहिँ सबैभन्दा बेसी चलाइजाने चलाउने एपहरू हो युट्युबहरू भयो तिनीहरू सबै चाहिँ सब से बेसी चलाउँछ अन्त यो स्मार्टफोनले गर्दाखेरि निकै फाइदा र नुकसानहरू अफाइदाहरू छ फाइदा अफाइदाहरू निकै छ स्मार्टफोनको फाइदा भयो के भनेर भन्दाखेरि हामी सबैसँग कनेक्टेड छ स्मार्टफोनले गर्दा हामी सबैजनासँग कनेक्टेड छ हामी आफूभन्दा निकै टाढो बसेको रिलेटिभ मान्छेहरूसँग रिलेटिभहरूसँग पनि बात गर्न सक्छौँ हामी फोनबाट अन्त फोनमा हामी कुनै जग्गाहरू हेर्नु मन लाग्यो हामी त्यो फोनमा सर्च गरेर हेर्नुसक्छ हामी स्मार्ट फोनमा सबै कुरो सर्च गरेर हामी टाढो टाढो देश विदेश हेर्नुसक्छ फोनबाट नै अन्त समाचारहरू जुन चाहिँ छ देश विदेशको समाचार हामी भएको आउँछ सबै कुरो हामीले के गर्दछ हामी सबै कुरो सेयरहरू गर्न सक्छ आफ्नो मान्छेहरूसँग स्मार्टफोनले गर्दाखेरि अब सबै कुरो डिजिटल भइसकेको छ स्मार्टफोनले सबै यो पोसिबल गराको छ जुन चाहिँ हाम्रो यो डिजिटल पेमेन्ट डिजिटल ब्याङ्किङहरू सबै हामीले स्मार्टफोनबाट गर्नुसक्छ जुन चाहिँ ले हाम्रो निकै बचाउँछ अन्त अब मान्छेहरूले निकै मान्छेहरूले वर्क फ्रम होम गर्छ जुन चाहिँले अब स्मार्टफोनहरूले गर्दा नै त्यस्तो सजिलो भइरहेछ मान्छेहरूलाई वर्क फ्रम होम हुन्छ मान्छेहरूको कतिजनाको मान्छेहेरको सबै कुरो फोनबाट नै जब्सहरू हो फोन चलाउनु नै कतिजनाको जबहरू हुन्छ फोनबाट सबै कामहरू हुन्छ निकै टाइम सेभ गर्छ स्मार्टफोनले गर्दाखेरि हामीलाई ठुल्ठुलो केल्कुलेसनहरू गर्नुलाई पनि हेल्प गरेछ अहिले त्यो स्मार्टफोनले अन्त अहिले सबैजना स्मार्टफोनमा डिपेन्डेन्ट पुरै डिपेन्डेन्ट भइसकेछ जस्तो कि अब हाम्रो यहाँ स्टडीहरू गर्न पढ्नुको लागि प पढनुको लागि कतिवडा कोर्सेसहरू हुन्छ जुन चाहिँ अब हामीले फोनबाट पनि पा प्राप्त गर्न सक्छ फोनबाट नै पाउँछ हामी लिजमा कोर्सेसहरू जस्तो कि अब यो बाइजुस एपहरू भयो स्टडी एसएससी अड्डा यस्तो निकै एपहरू छ जुन चाहिँबाट चाहिँ हामी कम्पिटिटिभ एक्जाम्सको प्रिपेरेसन गर्न सक्छ हामीलाई यो बाहिर गएर कहाँतिर गएर हाम्रो टाइम ट्राभलिङ टाइमहरू पनि सेभ गर्छ फोनले चाहिँ यसको फाइदा चाहिँ के हो भन्दाखेरि फोनको यसले हाम्रो निकै टाइम सेभ गर्छ कामहरू गर्नुमा निकै टाइम सेभ गर गरिदिन्छ यसको अफाइदाहरू नि छ जस्तो कि अब हामी इन्स्टाग्राम चलाउँछौँ हामी इन्स्टाग्राम चलाउँदाखेरि हामीले याँ निकै कुरोहरू राम्रो चिज पनि पाउँछ नराम्रो चिज पनि पाउँछ मिसइन्फर्मेसन पनि पाउँछ राम्रो इन्फर्मेसन पनि पाउँछ तर यसमा चाहिँ हाम्रो इन्स्टाग्रामहरू चाहिँ भयो यसले चाहिँ बेसी जस्तो मिसइन्फर्मेस नै दिन्छ यो फोनमा जुन चाहिँ इन्स्टाग्राम छ त्यसले जस्तो कि अब हामीले निकै टाइम वेस्ट गर्छ यसमा यस यो कुरामा आजकलको जेनेरेसनहरू सबैजना यो फोनमा ला इन्स्टाग्राम चलाउन थाल्यो भने चलाएको चलाएकै हुन्छ एक घन्टा दुई घन्टा थाहै पाउँदैन टाइम बितेको अन्त गेम खेल्नु थाल्यो छ गेम खेलेपछि खेलेको खेलेको टाइम वेस्ट फोनले गर्दाखेरि निकैजनाले टाइम वेस्ट गर्छ रातभरि फोन हेरेर आँखा बिग्रिन्छ फोनको रेडिएसन रेडिएसनले गर्दाखेरि यहाँ बर्डसहरू सोसियल चराहरू नै चराहरूलाई हानि हुन्छ रेडिएसनले गर्दाखेरि अब यो जुन चाहिँ टावर हुन्छ फोनको लागि स्मार्टफोनको लागि टावारहरू हुन्छ त्यसले इन्भाइरोन्मेन्टलाई हार्म गर्छ निकै कुराहरू छ जस्तो फोनको फाइदा अफाइदा हेर्नुपर्यो भने